म यहाँ रिसेन्टली भएको हालैमा भएको एक्सपोमा गएको थिएँ अनि त्यहाँनिर जाँदा मैले एकदम हातले बनाएको उनीहरूले आफ्नो गाउँघरमा लोकल बनाएको सामग्रीहरू मैले देखेँ त्यहाँनिर एकदम हाते बुनाई पुरा कडाई गरेको मिहिनेत लगाएर बनाएको सामानहरू एकदम अफोर्डेबल प्राइसमा किन्नसक्ने प्राइसमा पनि बेचिरहेको थियो मैले देखेँ सानो सानो डोकोहरू भयो त्यहाँदेखि त्यो घरमा युज गर्ने झोलाहरू भयो हामी बजारहरू जाँदाखेरि झोलाहरू बोक्छौँ बोक्ने गर्छौँ त्यस्तो झोलाहरू पनि देखेँ मैले त्यहाँनिर उनीहरूले हातले बनाएको त्यो झोलाहरू भयो मोजाहरू हामीले जाडो महिनामा चलाउनसक्ने एकदम कम प्राइसमा कम कम उयोमा प्राइसमा हामीले किन्नसक्छौँ त्यस्तो देखेँ मैले मलाई एकदम राम्रो लाग्यो त्यहाँको कत्ति त्यहाँको मान्छेहरूले मिहिनेत गरेर त्यो सामग्रीहरू बनाएको देखेँ मैले अनि मलाई एकदम राम्रो लाग्यो त्यहाँको एक्सपो एक्सपोमा जाँदा